अब नानीहरूलाई खेलकुद भन्नु मतलब अब हाम्रो गाउँमा एउटा सानो एउटा ग्राउन्ड छ त्यति त्यो पनि अहिले ग्राउन्ड पनि अब के भन्नु अब सोच्ने अवस्थामा छ अब हिलै हिलो छ अहिले बर्खाको टाइममा हिलो हिलो हुन्छ घाम लाग्दाखेरि मात्रै अलिकति सुक्खा पुखा हुन्छ र पनि हिलो हिलो जमेर बसेको हुन्छ अलिक प्रायः जस्तो मात्रामा मात्रै खेलकुद गरेर नानीहरूलाई असुविधा छ